हामी चाहिँ गाउँबस्तीमा पर्यौँ र त्यसले गर्दाखेरि दबाई पानीहरू पनि अब गाउँमा है त्यो मेडिकल फेसिलिटीमा चाहिँ अब दोकानतिर राखेको हुन्छ र जहाँ चाहिँ अब हामीले दबाईहरू चाहिँ अब बजारबाट वहाँहरूले किनेर लगेको हुनु हुन्छ र त्यहाँ चाहिँ अब हामीले किनेर खाँदा चाहिँ कतिवटा चाहिँ अब दबाई पानी चाहिँ अब त्यहाँनेर गाडीहरूतिरबाट वहाँहरूले दिनै मारेर चाहिँ दिएको हुन्छ र हामीलाई चाहिँ त्यहाँनेर महँगै पर्छ दबाईहरू र अर्को चाहिँ के छ भन्दाखेरि स्वास्थ्य केन्द्रबाट पनि कतिवटा अब हामीलाई चाहिँ दबाईहरू चाहिँ एकदमै प्रोभाइड चाहिँ गर्नु हुन्छ